महिला खेलकुदको बारेमा भन्नुपर्दा चाहिँ है अब अहिलेको टाइममा आएर चाहिँ अब महिलाहरू धेरै नै अग्रसर छ सानो सानो स्तरमा पनि अब प्रमोट गरिँदैछ मान्छेहरूद्वारै सपोर्ट पनि गरिँदैछ महिला पनि खेलकुदमा अब पुरुषसँगसँगै बराबरै संलग्न भएको जस्तो लाग्छ अब त्यत्तिकै हेर्दा चाहिँ कुनै पनि उइसमा पिछाडिएको जस्तो त लाग्दैन धेरै मान्छेहरू पनि देख्छौँ हामीले अब नेसनल लेबलमै खेलेर जित्नेहरू अन्जु तामाङ हाम्रो अन्तर्राष्ट्रिय रेस्लर गिता फोगाटहरू है धेरै अब उनीहरूरको धेरै किर्तीहरू सुनेको देखेको छौँ अन्त अब भन्नुपर्दा चाहिँ अब देखिरहेकोहरू भन्नु हो भने फुटबलको इन्डियन टिमको क्यापटनै अन्जु तामाङ यतै आफ्नै एरियाको भएर होला धेरै सुनेको आफूले देखेको अब बातचित गरेको यसरी भेटेर अनि उसकोबारेमा र अरू पनि अब अहिले हेर्नु पर्दा हाम्रो योपालिको ओलम्पिकमा पनि धेरै महिला अब महिलाहरूले भाग लिएर धेरैवटा मेडल जितेको पनि छन् है अब कतिजना हेर्नु पर्दा चाहिँ अब रेस्लरहरू पनि धेरै रेस् रेस्लिङमा बेसी जस्तो चाहिँ हुमन रेस्लिङमा धेरै नै अगाडि छ हाम्रो देशको महिलाहरू